फिफ्टिन् अगस्त फिफ्टिन अगस्त एउटा इम्पर्टेन्ट मुख्य दिन हो जसमा चाहिँ हामीले हाम्रो देश कसरी स्वतन्त्र भयो त्यसको विषयमा र त्यस दिन हामीले धेरै एक्टिभिटिजहरू पनि गर्छ जो चाहिँ एउटा इस्पेसल डे पनि मानिन्छ फिफ्थ जुन फिफ्थ जुन मा चाहिँ इम्पर्टेन्ट भन्छ किनकि यस दिनमा चाहिँ हामीले पर्यावरन दिवस मनाइने गर्छ जसमा धेरैजना धेरै मानिसहरूले रुखको बिरुवाहरूलाई रोप्ने कामहरू गरिन्छ र फिफ्थ सेप्टेम्बर फिफ्थ सेप्टेम्बर विद्यार्थी जीवनमा एउटा इस्पेसल डे हो जसमा चाहिँ जुन दिन चाहिँ हामीले आफ्नो टिचरलाई टिचरलाई रेस्पेक्ट दिने गर्छौँ जुन दिनमा हामीले अरू टिचरहरूको लागि केही कुरा देखाउने गर्छौँ जसमा कि हामीले टिचरहरूलाई कतिको रेस्पेक्ट गर्छौँ त्यो कुराहरू र टिचर त्यस दिन टिचरले पनि हामीलाई कति माया गर्छ त्यो कुराहरू हामीसँग सेयर गर्ने गर्छ होइन टेन अगस्त टेन अगस्त चाहिँ म मेरै लागि भनेको हो किनकि मेरो लागि इस्पेसल हो किनकि यस दिन चाहिँ मेरो चाहिँ यस संसारमा जन्म भएको थियो र यस दिन चाहिँ म सधैँ वर्ष मनाइने गर्छ जसमा मेरो परिवार मेरो दाजु भाइ बहिनी सबैजना मिलेर मेरो लागि गीतहरू साथ साथै केक् र एउटा सानो प्रोग्राम राखिने गर्छ र ट्वेन्टी फाइभ दिसम्बर ट्वेन्टी फाइभ दिसम्बर ट्वेन्टी फाइभ दिसम्बर चाहिँ एउटा ख्रिस्चिय्न कल्चरमा इस्पेसल डे मानिन्छ किनकि यस दिन चाहिँ हाम्रो लर्ड जिजस् क्राइस्टको जन्म भएको थियो र यस दिन चाहिँ हामीले हामी हरेक ख्रिस्चिय्न पिपलहरूले यस दिनलाई एउटा इम्पर्टेन्ट डे भनेर मानिन्छ जसमा चाहिँ हाम्रो मुक्तिदाताको जन्म भएको भनेर मानिन्छ र यो दिनमा चाहिँ हामी हरेकजना हरेक काम छोडेर चर्चमा गएर उहाँको वरसिप् साथ साथै उहाँको गीत गाएर उहाँलाई महिमा गर्ने गर्छौँ